कोविड नाइन्टिनको महामारीले अब हामी त एकदम टुरिस्ट प्लेसबाटै पर्यो नि त दार्जिलिङबाट एकदम इफेक्ट पारेको थियो त्यो टाइममा चाहिँ किनभने अब यहाँको प्रायः जस्तो जनजातिहरू टुरिजम्मै निर्भर हुन्छ यहाँको गाडी घोडादेखि लिएर होटेलदेखि लिएर होमस्टेदेखि लिएर प्लस अब यो बोर्डिङहरू भयो ट्र्याकिङहरू गर्नेहरू अब एकदम ठप्प भएर गएको थियो र बिस्तारै बिस्तारै अब त्यहाँबाट चाहिँ अहिले सबै पहाडवासीहरू चाहिँ निस्किँदैछ र एकदम इकोनोमिकेली पनि पुरै प्रेसर पारेको थियो र मान्छेहरू पनि अलिकति अब हेल्थपट्टि पनि कन्सियस हुन थाल्यो फिजिकली वर्कहरू गर्न थाल्यो एक्सर्साइजहरू गर्न थाल्यो साइक्लिङहरू भयो झार जङ्गललाई अलिकति भए पनि अब प्रकृतिलाई अलिकति भए पनि अब हेर्ने तरिका एकदम पोजिटिभ हुँदै गयो मान्छेहरूको तर अब इकोनोमिक कन्डिसन चाहिँ अब त्यति बेला एकदम खराब भएर गएको थियो अनि कतिजना अब डिपेन्डेन्ट हुन्थ्यो टुरिजम्मै उहाँहरूलाई चाहिँ नचाहेर पनि निकै लस्टहरू भयो जस् जसले अब लिजमा होटल चलाउँथ्यो वा होम स्टेहरू चलाउँथ्यो अब जस् जसले अब गाडी निकालेको थियो फाइनेन्सतिर उहाँहरूलाई चाहिँ निकै साह्रो परेको थियो त्यो टाइममा अरू गभर्मेन्ट जब गर्ने उनीहरूलाई अब त्यस्तो थिएन र पनि अब हाम्रो गोर्खे जातिहरू एकदम मिलेर नै एक अर्कालाई सहायता गरेर नै त्यो फेज चाहिँ अब हामीले कम्प्लिट गर्यौँ